ए दिदी सुन्नु न मैले हिजो के ऊ यो तपाईँको स्टोरबाट एउटा फोन किनेको थियो त रियलमीको फोन अनि त हिजोसम्मन्मा त त्यो राम्रै ठिकै चलिरहेको थियो बिहान बिहानसम्मन होइन पुरा सबै चार्जिङहरू पनि सबै राम्रै चलिरहेको थियो त आज त आज त अचानक पुरा सडन्ली चार्जिङ पनि नहुने अनि त फोन पनि छिटै तातिने अनि त ह्याङ घरी घरी ह्याङ पनि भइरहेको छ हजुर त्यो हिजोसम्मन चाहिँ ठिकै थियो मैले हिजो दिनभरि चलाउँदा चाहिँ ठिकै थियो त तर आज चाहिँ बिहान त्यो सडन्ली चार्जिङ पनि पुरा ढिलो हुने त एक घन्टामा एक घन्टा फोनको ऊ यो चार्जिङमा राख्दा पनि म ऊ यो फाइभ पर्सन्ट मात्रै पनि चार्ज हुने अनि त पुरा तातिने अनि त पुरा ह्याङ हुने चल्दै नचल्ने त्यस्तो भइरहेको छ हजुर म म तपाईँको कुरा मानिरहेको छु हिजोसम्मन राम्रै चलिरहेको थियो तर आज चाहिँ सडन्ली यस्तो भयो नि त त्यही भएर चाहिँ मैले तपाईँलाई कल गरेको ए हुन्छ म त्यसो भए भोलि यो फोन लिएर आउँछु तपाईँ चेक गरिदिनुहोस् मलाई एक्सचेन्ज गरिदिनु नभए तपाईँ मेरो ऊ यो पेमेन्ट चाहिँ रिटर्न गरिदिनुहोला

हजुर मैले बुझिनँ त तपाईँको कुरा ए म बुकिनबारीको हो त मैले चाहिँ हिजो कालचिनीमा त्यो तपाईँको स्टोर छ नि हजुर त्यहीँबाट लिएको थियो त हिजो त्यही भएर हिजो हिजोसम्मन् चाहिँ राम्रै चलिरहेको थियो आज चाहिँ सडन्ली चल्नै बन्द भयो नि त त्यही भएर चाहिँ मैले कल गरिहालेको अँ हजुर अब तपाईँले हेरिदिनु होइन यसमा के डिफेक्ट भएको रहेछ अनि त अब त्यहाँ म तपाईँको अगाडि देखाउँछु के के भइरहेको छ यसमा प्रब्लम के छ अनि त तपाईँ चेक गर्नुहोला ए हुन्छ